पहिलैदेखिन्को चलिआएको चियापत्तीको खेती हो मेरो सासू सासूले पनि बगानमा काम गर्नुहुन्थ्यो ससुराले पनि गर्नुहुन्थ्यो मेरो हस्ब्यान्डले पनि गर्नुहुन्छ मैले पनि यो खेतीमा चियापत्ती बगानमा चिया चियापत्ती टिपेर गुज् गुजारा चलाएँ मैले मेरो छोराछोरीलाई यही चियापत्ती बगानबाट टिपेर मेरो छोराछोरीलाई पनि पढाएँ मैले यही बगानको तलबले झोढनी पनि बगानमा झोढनी गर्नुपर्थ्यो सबै चियापत्ती बगानमा लहरा लहरालुहुरी तान्नु झोढनी गोड्नु त्यसरी नै चियापत्तीहरू फैलिएर आउँथ्यो